आम्बो हाहा हिजोको काम त हेब्बी साह्रो थियो नि कसम भन्देको मैले त कि त्यो भाइ त के खाले हो त्यस्तो भाइ पेनको कलर दिएको थियो होइन रोसमा भाइले ब्रस पनि चिन्दैन रहेछ उयो पनि चिन्दैन रहेछ हो काम गर्नु नै मलाई त हेब्बी साह्रो पऱ्यो नि कलर पनि बाक्लो हो बाक्लो लगाएर आम्मामा पातला लगाउनु फर्स्ट कोडमा लगाउनुपर्नेमा हो फर्स्ट कोड लगाउनेमा सेकेन्ड कोड जस्तो लगाएर बाक्लो चुहाएर बेसी हो के के गरेर गरेर हो भाइले त छक्कै पारेर अचम्म पाऱ्यो हो आम्माम टेन्सन टेन्सन बनायो हौ मलाई त हिजो हेब्बी साह्रो पऱ्यो नि हौ साथी तिमीले पनि मान्छे त अब कस्तो खाले चाहिँ दिएछ अब झिँजो खाले दिएछ नि हौ मलाई त हेब्बी साह्रो पऱ्यो अर्को पालिदेखि त त्यस्तो मान्छेहरू नबोलाऊ है ल मलाई त हेब्बी साह्रो परिदिँदो रहेछ नि कलर गर्नु पनि अब कस्तो भनिदिएको भन न अब लतरपतर गर्छ नि हौ कलर अब अचम्मैलाग्दो हो म त छक्कै अब म त राम्रै गर्छ होला सोचेको थिएँ कि बिच्चाको गर्दोरहेछ होइन अँ नि अब म त भाइ राम्रो होला अब राम्रै गर्छ होला भनेर गरेको त अहँ झुसे रहेछ हो केही छैन कोही बात छैन आ भाइ तिमीले चाहिँ कलर गर्नु चाहिँ अलिकति सिक्नुपर्ने रहेछ त्यति चाहिँ म भनिदिन्छु नि ल ल